अँ भन्नुहोस् न तपाईँले तपाईँले पठाइदिनु भएको टमाटर त अन्त खोइ राम्रो आइपुगेन त यहाँ पैसा त तपाईँको भरे पठाइदिइहाल्छु नि पहिला सामान पठाइदिनुहोस् न आधा तपाईँले सामान त्यो पठाइदिनुहोस् अहिले एक ढाकी जस्तो मेरो पुरा कस्टमरहरू बसिरहेको छ यहाँ अँ त्यो अब सामान हेरेर चाहिँ त्यहाँबाट तपाईँको त्यो पुरानो बाँकीहरू पठाइदिउँला नि म ब्यालेन्स छ नि तपाईँको त्यो याद गरिरहेको छु अहिले एक ढाकी जस्तो पठाइदिनुहोस् त्यो भोलितिर त्यहाँबाट सामान हेरेर तपाईँको कस्तो छ अब यहाँनिर कस्टमरले पनि त मन पराउनु पऱ्यो नि त फेरि होइन अस्ति त तपाईँको सबै काँचै काँचो आएर आधासरो मात्रै तपाईँको मेरो त बिक्री भयो अन्त आधामा आधाले पनि दाम उठेन अँ पठाइदिनुहोस् न तपाईँले त्यसो यसो गाडी हेरेर छिट्टै गरेर पठाइदिनुहोस् कि यहाँ मेरो बेलुका फेरि पुरा कस्टमरहरू आउँछ कि अन्त तपाईँको त्यो ब्यालेन्स म पठाइदिउँला नि भरेतिर हिसाब गरेर म तपाईँको भरैतिर हिसाब गरेर म तपाईँको त्यो सामान पैसा त पठाइदिइहालौँला नि हजुर हजुर अँ अहिले एक ढाकी पठाइदिनुहोस् कि त्यहाँबाट म हेर्छु हो तपाईँको कस्तो छ सामान अब हजुर होइन अस्ति फेरि अस्ति त अन्त बिचमा त बिचमा पुरा काँचोहरू आएर त अन्त पुरा मेरो नोक्सान भयो अन्त हजुर हुन्छ प हुन्छ हुन्छ पठाइदिनुहोस् न आएको म हेरिहाल्छु नि सामान ल सामान हेर्छु कि त्यहाँबाट फेरि तपाईँलाई त्यो तपाईँको ब्यालेन्स पनि म पठाइदिइहाल्छु नि भरैतिर गाडी हेरेर अनलाइन गरिदिँदा हुँदैन तपाईँको पैसा ए होइन भने नभए त म त अनलाइन नै गरेर पठाइदिन्थेँ ठिकै छ ठिकै छ तब गाडी हेर्छु नि त म बेलुका हजुर हजुर म गाडी हेरेर बेलुका पठाइदिन्छु तपाईँले पठाइदिनु भएको सामान अँ सामान त राम्रै रहेछ यो त यही यही अझै दुई ढाकीजस्तो पठाइदिनुहोस् न यो अहिलेको अँ यो सामान चाहिँ राम्रै रहेछ अस्तिकोभन्दा कि अन्त यो अझै दुई ढाकी जस्तो पठाइदिनुहोस् न